कालेबुङ जिल्लाको क्षेत्रहरूमा टिस्टा नदी नजिक पर्छ जो चाहिँ ठुलो नदी हो हाम्रो बस्तीको बस्तीको सानो नदीमा चाहिँ रेली एउटा नदी छ त्यो रेली नदीमा त मान्छेहरू गएर माछा मार्छन् टुकटाक नदी पनि ठुलो छैन त्यहाँ डुङ्गाहरू पनि हुँदैन किनभने सानो नदी भएको कारणले गर्दाखेरि खालि यसै आनन्दपूर्तिको लागि मान्छेहरू नुहाउने सुहाउने गर्छन् दोस्रो कालेबुङको ठुलो नदी टिस्टा छ टिस्टा चाहिँ सिक्किम भएर रङ्गित दार्जिलिङको रङ्गित मिलाएर दुइटै मिलेर टिस्टामा जोडेर ठुलो नदी भएर आउँछ जहाँ चाहिँ हाम्रो अहिले पर्यटक निम्ति पर्यटकहरूका निम्ति डुङ्गाको बदलीमा यहाँ अहिले नयाँ प्रकारले राफ्टिङको बनाएको छ जसमा कि पर्यटकहरू अहिले त्यहाँतिर आनन्द लिनु सक्छ पर्यटकहरूको लागि टिस्टाको नदीको छेउमा त्रिवेणीमा त्यहाँतिर बस्ने पर्यटकहरूलाई बस्ने जग्गा पनि बनाइएको छ खुबै आनन्दिलो छ रमाइलो खालको छ यो जहाँ पर विशेष माछा त बेसी मारेको त देखिनँ त्यहाँ चाहिँ अलिकति इरिगेसन डिपार्टमेन्टले बारन गर्छ नै तै पनि केटाहरूले दुई तिनजनाहरूले कुना काप्चीमा गएर बार बल्छीमा त दुईचारवटा त उठाएर ल्याउँछ नै अरू विशेष खडेडी बाडीको कुरा गरौँ भने यहाँ खरेडी त विशेष सबै यहाँ पौरख गर्ने मान्छे छ खट् खट् खट्ने मान्छेहरू भएको कारणले खरेडी परे पनि यहाँ त त्यस्तो अनुभव हुन दिँदैन सबैले खटेर नै यहाँतिर जीवन चलाउँछ बाडी त हुँदैन यहाँतिर चाहिँ ल्यान्डस्लाइट जुन चाहिँ पैह्रो सैह्रो गएर बाटो भत्किन्छ कसैको घर भत्किन्छ त्यो समस्याहरू हुन्छ बर्खाको समयमा पानीहरू माटोहरू गलेर चिप्लेर त्यो पैह्रो गएर कसैको घर भत्किन्छ ज्यान मालको नष्ट हुन्छ यो चाहिँ पाहाड इलाकामा चाहिँ विशेष प्रकारले भइ नै रहन्छ यसको अनुभव त प्रायः यहाँको बस्ने सबैलाई नै अनुभव भएको छ तै पनि मान्छेले यो दुःखलाई सहेर आफ्नो जीविका चलाइरहेको छ